हाम्रो चाहिँ है किचनमा पहिला पहिला चाहिँ आहिले भुइँ चुलाहरू हुन्थ्यो हो कसैले तिन चुले गाड्थ्यो कसैको भुइँ चुला हुन्थ्यो त्यस्तोमा खानाहरू बनाउनु पर्थ्यो साह्रो पर्थ्यो हो पहिला चाहिँ अहिले त अब सजिलै निक्लेको छ ग्यासहरू पनि सिलिन्डर ग्यासहरू अब भइ हाल्छ हो अन्त सिलिन्डर ग्यासमा खानाहरू बनाउनु सजिलो हुन्छ खानाहरू पकाउनु सबै थोक सजिलो छ आहिले त हो फेरि इलेक्ट्रि्क्सतिर पनि त पानीहरू तताउनेहरू छ अहिले त सजिले छ पानीहरू तताउनेहरू पनि छ त्यस्तोमा तताउँदा हुन्छ फेरि मिक्सीहरू पनि सजिलो छ पहिला पहिला जस्तो अब सिलौटोतिर पिस्नु पर्थेन मरमसालाहरू अँ सजिलो थियो अन्त त्यस्तोमा अहिले त सजिलो निक्लेछ है मिक्सीतिर पनि अचारहरू मसालाहरू पिस्नु सजिले हुन्छ पहिला चाहिँ साह्रै थियो ढुङ्गामा पिस्नु पर्ने अन्त त्यही हो लाइट लाइटले गर्दाखेरि राम्रो छ उज्यालो पनि हुन्छा हो पहिला पहिला अँ खानाहरू बनाउनु नि त ग्यास चुलामा सजिलै छ हो अन्त खानाहरू सजिलो पाक्छ छिट्टो नि हुन्छ हौ चुलामा भन्दा चाहिँ चुलामा त अब फेरि दाउरा लाग्यो त्यस्तो हुन्थ्यो किचनमा काम गर्नु साह्रो पर्थ्यो अहिले त अब गरम हुँदाखेरि चाहिँ एकदमै सजिलो हुन्छ अब ग्यासतिर बनाएर अहिले त खानाहरू दिनु पाहुना पात आउँदा पनि सजिलो हुन्छ खानाहरू बनाउनु अन्त भएन हो चुलातिर त साह्रो पर्थ्यो नि पहिला पहिला किचनतिर त अब भुइँ चुला हुनुपऱ्यो फेरि हो चुला हुनुको लागि पनि काठको चुलामा हुँदैन त्यस्तै हुन्थ्यो त्यहाँदेखि फेरि भएन अहिले त हामीलाई पनि सजिलै छ प्राय त केटीहरूले नै खाना बनाउनु पर्छ हो आमाहरूले नै बनाउनु पर्छ फेरि हो खाना बनाउनु पऱ्यो अन्त चुलातिर सजिलो छ ग्यासमा चाहिँ अब त्यही हो ग्यास सकिँदाखेरि चाहिँ अब चुलाहरू चाहिन्छ त्यहाँदेखि चुलामा दाउरा चाहिँ काटि राख्नु पऱ्यो हो चुला तिर बनाउनु नि सजिलै हुन्छ कोही बेला चाहिँ कोही बेला अब जा़डो महिनामा चाहिँ राम्रो हुन्छ चुलामा बस्नु किचनमा अन्त त्यही घरहरू पनि घरहरू पनि लिपलाप गर्नु पऱ्यो चुला लिप्नु पऱ्यो साह्रै छ हौ चुलामा पनि अन्त ग्यासहरूतिर हो भने चाहिँ अब पुछपाछ गऱ्यो पकाइ सक्यो पुछपाछ गऱ्यो सजिलै हुन्छ त्यही अब हाम्रो त कोही खानाहरू बनाउनु नि सजिलो छ फेरि बिजुलीतिर उइसमा राइस कुकरतिर पकाउँद पनि भइगयो हो अन्त सजिलो दाल पकाउनु पनि सजिलो हुन्छ सिटी लगाइ दिनुपर्छ हो अन्त ग्यासहरूमा चाहिँ अब सजिलै लाग्छ हो मलाइ चाहिँ घरि घरि चाहिँ ग्यास चाहिँ डर पनि हुन्छ हौ ग्यासमा फेरि पनि हो अन्त त्यसतै गर्नु पऱ्यो हेर्नु पऱ्यो अन्त भएन चुलामा चाहिँ अलिक दाउरा छैन भने अब पानी झरीमा चाहिँ साह्रो पर्छ आगो बल्दैन त्यसतै हुन्छ खानाहरू पकाउने उपाय त अब के भन्नु र पानी झरीमा चाहिँ साह्रै पर्छ चुलामा ग्यासमा हो भने सजिलो ग्यास सकिएको छ भने चाहिँ बिजोक हुन्छ नि अन्त ग्यासले ग्यासले अहिले ग्यासले गर्दा सजिलो पनि छ प्रायलाई कतिकोमा चाहिँ अब हुँदैन कतिकोमा चाहिँ अहिले हाम्रोतिर चाहिँ छ र अलिक ढुक्कै छ